हजुर राम्रो छ गाडीहरको नि राम्रै व्यवस्था छ आउनुहुने गाडी घोडाहरू नि राम्रै छ एभाइलेबल छ हजुर बसहरू आउन सक्छ अर्को अटोहरू नि आउन सक्छ

बस्ने ठाउँहरू बस्ने ठाउँहरू नि छ हजुर आउनहोस् न तपाईँ कहिले आउनुहुन्छ अन्त तपाईँको नाम को पो हो ए कहाँबाट

ए अन्त राम्रो छ तपाईँ चाहिँ के खानु मन गर्नुहुन्छ

ए हुन्छ हुन्छ त्योहरू सबै एभाइलेबल हुन्छ हाम्रोतिर

मेरो नाम रस्ना प्रधान

ए हुन्छ म भन्छु नि हजुर थुप्रै

हजुर चुइखिमतिर गयो भने एकदमै राम्रो दृश्यहरू देख्न सक्नुहुन्छ तपाईँले अनि कहिले आउनुहुन्छ त हजुर के एक्लै आउनुहुन्छ तपाईँ कि साथीहरूसँग ए नाम चाहिँ के के हो ए दुईजना ए हुन्छ हुन्छ हजुर सानो गाडीहरू पनि थुप्रो थुप्रो छ हजुर हजुर पाइन्छ सानो गाडीमा आउनहुन्छ कि ठुलो गाडीमा

ए हुन्छ हुन्छ ए हुन्छु जब आउनुहुन्छ मलाई कल गर्नुहोस् न हुन्छ हुन्छ हुन्छ राख्नुहोस् ल